मलाई चाहिँ के त मार्स अब उयो मार्स ग्रहले चाहिँ अब के त उयो गर्छ हौ अब मार्स ग्रह देख्दाखेरि चाहिँ अब सुन्दाखेरि होइन त्यो ताराहरू अब ध्रुव ताराहरू हेर्दाखेरि ग्रहहरू हेर्दाखेरि चाहिँ मलाई मार्स ग्रह चाहिँ पुरा उयो गर्छ क्या मार्स ग्रहले चाहिँ मलाई आकर्षित चाहिँ गर्छ क्या त किनभने चाहिँ अब अहिले यो सबैले यो उयो गर्दैछ एक्सपिरिमेन्ट गर्दैछ साइन्टिसहरूले पनि मार्समा उयो छ एलियनको उयो पायो हरे बा त मान्छे छ अब उयो छ पानी पनि पायो अरे त्यसरी भन्दै अब भन्दैछ उयो उयोतिर हेर्दैछ हामीले न्युजतिर होइन टिभीतिर हेर्दैछौँ अनि त्यसले गर्दाखेरि चाहिँ मलाई चाहिँ मार्स ग्रह चाहिँ अब के त मार्स ग्रहले चाहिँ अब उयो गर्छ जस्तै आकर्षित गर्छ अनि अँ आकर्षित त गर्छ अब मार्स ग्रह हेर्दाखेरि चाहिँ लाग्छ कि अब अँ यो कस्तो लाग्छ अब